हलो ए हजुर ए नमस्ते म अभिषेक बोलेको के अभिषेक तामाङ अनि त म कलकत्ताबाट फोन गरेको हो हजुर कलकत्ताबाट फोन गरेको म अब पहिला हुनु चाहिँ दार्जिलिङकै हो तर म सानैदेखिन् चाहिँ कलकत्ता बसेको हो कि अनि त धेरै वर्ष भयो दार्जिलिङ अब घुम्नु आऊँ भनेर सोच्दै थिएँ आहिले त म यहाँ सबै बिर्सिसकेँ त्यहाँ के के कस्तो छ भनेर के अनि त अनि त मलाई तपाईँको नम्बर चाहिँ एकजना साथीले दिएको हो के अनि त तपाईँको त्यहाँनेर लोकल तपाईँको एउटा अब टुरिस्ट अब ऊ योहरूलाई चाहिँ राम्रो ऊ यो गर्नुहुन्छ भनेर मैले गाइडहरू पनि गरिदिनुहुन्छ भनेर मैले त के केहरू त्यहाँ तपाईँले हजुर हजुर त्यो के कस्तो छ तपाईँको टी स्टेटहरूको चाहिँ त्यहाँनिर लाइक प्रो प्रोसेसहरू तपाईँलाई थाहा छ होला नि है हजुर हजुर ए हजुर ए हजुर कुन चाहिँ कुन चाहिँ ऊ यो टी स्टेटहरू चाहिँ तपाईँ लानुहुन्छ हो मेन चाहिँ तपाईँ तपाईँ आफै जानुहुने चाहिँ कुन चाहिँ हो ए हजुर हजुर ए हजुर हजुर अनि त त्यो चियापत्ती बनाउनुहरूमा चाहिँ तपाईँको कस्तोखालके अब त्यस बनाउनु त्यो तपाईँको फ्याक्ट्रीहरू जुन चाहिँ छ त्योहरूभित्र पनि के लानु सक्नुहुन्छ तपाईँ मलाई घुमाउनु देखाउनुको लागि आयो भने ए हजुर

ए हजुर म चाहिँ त्यही सोच्दैथिएँ म चाहिँ खासमा एउटा अर्को कुरा पनि सोच्दैथिएँ कि त्यो चियापत्ती टिप्ने बेलाहरूमा त्यो काट्ने बेलाहरू तिर नि म एक ता एक चोटि आऊँ भनेर चाहिँ सोच्दैथिएँ कि त्यो अब त्यो कति बेला हुन्छ त्यो त मलाई थाहा छैन नि त तपाईँले भन्नुभयो भने चाहिँ म त्यति बेला नै आफ्नो छुट्टीहरू मिलाएर आउने प्रयास गर्थेँ नि

हुन्छ हुन्छ मौसमको तपाईँको गरम ठन्डाहरू त राम्रै हुन्छ होला है अब त्यति बेला गरम त ए हुन्छ हुन्छ हुन्छ हुन्छ अँ हुन्छ अँ हुन्छ हुन्छ अँ हुन्छ हुन्छ हवस धन्यवाद त्यति नै थियो भन्नु चाहिँ कि म तपाईँलाई फोन गर्छु नि है अनि त त्यही कन्ट्याक्ट गर्छु म तपाईँलाई हुन्छ धन्यवाद हुन्छ धन्यवाद